एउटा साडी मलाई चाहिँ धेरै मन परेको थियो होइन अनि ए उयसमा अनलाइनमा हेर्दाखेरि अन्तखेरि त्यो म साडी त त्यस्तो लाउँदिनँ तर पनि त्यो कलर चाहिँ एकदम राम्रो लागेर मैले सोचेर चाहिँ किनेको थिएँ होइन तर आउँदा चाहिँ त्यस्तो राम्रो आएन रहेछ क त्यसको कलर पनि कस्तो कस्तो आएछ अन्त पातला खाले हुन्छ नि अलिक साडी पनि नराम्रो क्वालिटीको आएको रहेछ होइन त्यहाँबाट चाहिँ त्यो ब एपबाट चाहिँ अब मगाएको थिएँ मैले तर राम्रो त्यस्तो आएन रहेछ अन्तखेरि मलाई त्यस्तो मन परेन त्यो साडी होइन म त तर लगाउँदिनँ कोही कोही बेला मात्रै लगाउँछु अन्त तपाईँहरू मगायो भने चाहिँ त्यो एपबाट चाहिँ न न मगाउनु होस् होइन त्यस्तो त्यस्तो राम्रो क्वालिटीको चाहिँ आउँदैन रहेछ